होइन मेरो लागि त यत्ति राम्रो विषय वस्तु भयो कि यो परिवारमा पुरुष अनि महिलाको भूमिका के हुन्छ भन्दाखेरि चाहिँ अब त्यहाँ भनिएको रहेछ नि त कसरी परिवारमा पुरुष अनि महिलाको कामको भाग लगाउँछन् यो भूमिका कसरी विकसित भन्दाखेरि त अब पर पर्खादेखिनको हाम्रो पूर्वजहरूदेखिनको कुरा आयो है नि त यहाँनिर अब परिवारमा त्यत्तिबेला जत्तिबेला हाम्रो पूर्वजहरूमा जत्तिबेला हामी अविकसित छौँ जत्तिबेला हामीले यायावर जीवन बिताउँदैथ्यौ होइन एउटा जग्गादेखिन अर्को जग्गामा हामी वस्तु लिएर खेतीपाती सँग सँगै गएर खोलाको बगरमा गएर जहाँनिर खेती हुन्छ त्यहाँनिर बस्ने अवस्था जहाँनिर पशु प्राणीहरू उयो हुन्छ त्यहाँनिर गएर पशु प्राणीलाई पाल्ने अवस्था जुन थियो नि त्यत्ति बेलादेखि नै कस्तो भन्दादेखि चाहिँ सबैजना परिवारै गाईगोठ सबैलाई लिएर महिला पुरुष घरै एउटा परिवारै डल्लै गयो वर्यो अनि त एउटा जग्गामा बस्यो होइन त्यहाँदेखिन बसिरहेको जग्गामा चाहिँ एउटा जग्गामा उनीहरू स्थायी रूपमा वास अब जस्तै अब पन्ध्र बाइस दिन दुई महिना चार महिना पाँच महिना छ महिना बस्दाखेरि देखिनै हामीले इतिहासमा पढ्दै आएको छ नि त होइन अनि त त्यस्तो बेला कस्तो हुन्थ्यो भन्दाखेरि चाहिँ घरको स्त्रीहरू महिलाहरू चाहिँ घरमा बस्ने अनि पुरुषहरूले चाहिँ बाहिर गएर जङ्गमा गएर पशु प्राणीहरू लाई मारेर ल्याएर आउने अनि त्यहाँनिर अब बाहिरको खाद्य सामग्रीहरू के के छ जङ्गलमा के के जाति पाउँछ है त्यो सबै कुरोहरू लिएर आउने अनि लिएर आएर चाहिँ स्त्री जातिहरू र महिलाहरूलाई दिने अनि महिलाहरूले चाहिँ पकाएर उनीहरूलाई दिने त्यत्तिबेलादेखि सुरु भएर आएको कुराहरू हो नि त है पर परिवारहरूमा त्यो पुरुष र महिलाहरूको विषयमा अब पुरुषहरूले चाहिँ बाहिर निक्लिएर काम गर्नुपर्छ र महिलाहरूले चाहिँ घरमै बसेर काम गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यत्तिबेलादेखि सुरु भयो र अब महिलाको भूमिका के हुन्छ भनेर भन्दाखेरि चाहिँ अब यो चाहिँ भयो नकारात्मक विषय हो मात्रैलाई त्यत्तिबेला नै एउटा अब के भन्नु अब दमन प्रकारको है शोषण नीति महिलाहरूलाई चाहिँ र भनौँ पुरुष प्रधान समाज चाहिँ महिलाहरूलाई चाहिँ शोषण गर्ने भनेर त्यो यायावर जीवन जत्तिबेला हाम्रो परपुर्खाहरूले सुरू गरेको थियो त्यत्तिबेलादेखि नै हो तर अब यसलाई नकारात्मक पक्षहरूले मात्रै हामीले लिनु सक्दैनौँ अहिले आएर हेर्दाखेरिन अब कत्तिवटा व्यवस्थाहरू कत्तिवटा अब मिलाउने चाँजो पाँजो मिलाउने कुराहरू चाहिँ महिलाहरूले घरको व्यवस्था राम्रो गर्छ उनीहरूमा एउटा के भन्नु अब घरलाई सङ्गठित बनाउने कुराहरूमा महिलाहरूको भूमिका अवश्य हुन्छ त्यो त्यसलाई हामीले सकारात्मक पक्षले लिनु हो भने आध्यात्मिक क्षेत्रबाट देखिन लिएर हामीले धार्मिक क्षेत्रहरूहरूदेखिन लिएर हेर्दा देखिन पनि उदाहरणको लागि भन्नुको तात्पर्य हो होइन कि हामी महिलाहरूले सहेर बस्नुपर्छ भन्ने होइन तर अहिलेको समाजमा चाहिँ भएको हो भन्दाखेरि चाहिँ हाम्रो महिलाहरूमा कत्तिवटा कुरा नकारात्मक के पनि छ भन्दाखेरि चाहिँ भारतको संविधानको हिसाबले भन्नु हो भने त्यात्तिस प्रतिशत महिलाहरूले सहुलियत पाउनुपर्छ छुटकारा पाउनुपर्छ भन्ने चाहिँ हाम्रो समाजको कत्तिजना महिलाहरू छ नि अब के भन्नु अशिक्षित होइन के भन्नु अल्पशिक्षित अल्पशिक्षा भैकरि भन्ने एउटा भनाइ जस्तो नि अब त्यस्तो भएकोले गर्दा चाहिँ त्यसलाई चाहिँ नकारात्मक पक्षहरूले कस्तो भने हामी महिलाहरूले आरक्षणको रूपमा अथवा त्यात्तिस प्रतिशत हामीले आरक्षण पाउनुपर्छ हामीले चाहिँ छुटकारा पाउनुपर्छ स्वास स्वतन्त्रता पाउनुपर्छ भनेपछि चाहिँ हामीले के गर्यौँ भन्दाखेरि चाहिँ त्यसलाई सकारात्मक स के भन्नु सकारात्मक प्रयोग चाहिँ गरेनौँ के अब कस्तो भने नाच्ने घुम्ने अनि त हामी हाम्रो संस्कारदेखि बाहिर जाने त्यो टाइपको त्यो प्रकारको भएकोले गर्दाखेरि चाहिँ अब हामीलाई कतिवटा कुराहरू उयो भएको पनि हो तर अहिले त अब पहिलाको पारम्परिक कुराहरूलाई लिएर अब त्यत्तिबेलाको ऐति ऐतिहासिक कुराहरूलाई लिएर हेर्नुभन्दा अहिले त हामी एकदमै अघि आइसकेका छौँ नारी पुरुष बराबरी भनेर होइन कतिवटा जग्गामा गएर हामीले सङ्घर्ष गर्नु सक्नपर्छ तर हामी नारी पक्षहरूले पनि कतिवटा जग्गामा चाहिँ हामीले जुन चाहिँ आरक्षण हामीले जुन चाहिँ संरक्षण पाइरेहको छौँ त्यसलाई चाहिँ सकारात्मक प्रयोग गर्नुपर्छ र है यो भूमिका चाहिँ अब कसरी विकसित भएको हो भन्दाखेरि त अघि मैले भनिहाले जत्तिखेर यायावर जीवन हामीले बिताउँथ्यौ एउटा जग्गामा छ महिना आठ महिना बस्थ्यौँ अनि अर्को ठाउँमा जान्थ्यौँ त्यत्तिखेर हाम्रो पुरुषहरूले बाहिर गएर खाने कुरा खोजेर लिएर आउने त्यत्तिबेला अब यायावर जीवन बिताउने नारी पुरुषहरूको बिचमा परिवारमा पनि त्यो थियो तर अहिले आएर हामी विकासित भयौँ सँगै सँगसँगै विकासित हुँदाहुँदै हामी नारी पुरुष एउटा रथको दुईवटा पाङ्ग्रा भनेर सँगसँगै हुँदाहुँदै पनि कोही कोहीबेला त अब पुरुष प्रधान समाज अझै पनि छ हामीहरू माझमा हामी शिक्षित हुँदाहुँदै पनि पुरुष प्रधान समाज हामी माझमा छ पुरुषहरूले हाम्रो भूमिकालाई के गर्ने अब त्यसलाई दबाउने छ तर अब मलाई चाहिँ म एउटा म आफूले आफूलाई म भन्नु सक्दिन कि म एउटा शिक्षित त त्यस्तो शिक्षित हो म भन्न सक्दिन तर म चाहिँ अब के भनेदेखिन अलिकति मेरो अनुभवले मेरो पढाइ लिखाइले मेरो सामाजिक अनुभव उ यो मेरो हेर्दाखेरि चाहिँ हामी स्त्री जाति आफैँले पनि हामीले पाएको आरक्षण हामीले पाएको अधिकारलाई सही जग्गामा सही प्रकारले सदुपयोग गर्नुपऱ्यो अनि मात्र चाहिँ हामीलाई पुरुषहरूले त्यही हिसाबले नै चाहिँ हामीलाई उयो गर्दैन र यो यो भूमिका जुन चाहिँ हाम्रो यो विकासित जुन चाहिँ अझै विकसित हुँदैगरेको छ त्यो त्यो चाहिँ अब नकारात्मक यदि विकसित हुँदैछ भनेदेखिन चाहिँ तब मात्रै चाहिँ हामी चाहिँ यसलाई चाहिँ के गर्नसक्छौँ भन्दाखेरि चाहिँ यसको परि के पृष्ठभूमिलाई चाहिँ हामीले सायदै अब अन्त गराउन सक्छौँ है अनि मलाई चाहिँ यस्तो लाग्छ र अब त्यत्ति नै भनौँ यो स सम्बन्धमा बोल्नु हो भनेदेखिन एक घन्टा दुई घन्टा तिन घन्टा बोल्दा पनि बोलेको बोलेकै भइन्छ होला हो यत्ति नै बोल्न भनेको मलाई ठिकै लागेको सायदै